को बोलेको

हेलो हेलो नेटवर्क दार्जिलिङमा ट्र्याभल पनि हेलो दार्जिलिङमा ट्रयाभल गर्ने जग्गाहरू कहाँ कहाँ होला हजुर हजुर बजार हौ बजारमा माथि बजारतिर कति कति चौरास्ताहरू जानु चाहिँ कतिहरू पैसाहरू कति चौरास्तामा चाहिँ गाडी गाडी जाँदैन चौरास्तामा चाहिँ गाडी जाँदैन

ए हुन्छ थ्याङ्कयू थ्याङ्कयू हुन्छ राखेँ